ग्रामीण खेलकुद हुँदाखेरि धेरै कुराहरू धेरै कुराहरू विकास गर्ने हुन्छ जस्तो कि क्रोबले यदि त्यो खेलकुदलाई निकालिरहेको छ भने गाउँ घरको सबै मान्छेहरू भेला हुन्छ र केही राम्रो सल्लाहहरू हुन्छ र विकासको कुराहरू हुन्छ अन्त खेलकुदको कुराहरूमा पनि विकास हुन्छ अन्त गाउँ समाजमा एकता ल्याउने पनि त्यही खेलकुद नै हो गाउँ समाजमा एकता ल्याएपछि सबै कुराको उन्नति हुन्छ र खेलकुद खेलकुदले गर्दा मान्छेहरूको धेरै शरीर र स्वास्थ्यमा पनि एकदम बेनिफिट लाभ हुन्छ र त्यो लाभ हामीले खालि खेलकुदद्वारा मात्रै पाउँछौँ र त्यो खेलकुद ग्रामीण समाजतिर भयो भने सबैले थाहा पाउँछ केही जागरुकता ल्याउन सक्छ र हामी त्यो जवान केटाहरूलाई ड्रग्सहरूदेखि र नराम्रा थोकहरूदेखि टाढा राख्न लागि पनि ग्रामीण खेलकुद एकदमै जरुरी छ खेलकुद मात्रै होइन तर अरू पनि कुराहरू धेरै हुन्छ जस्तै कि डान्स सिङ्गिङ नाच नाच गाना तिनीहरूले पनि खेलकुदलाई बिचमा लगाएर तिनीहरूको पनि मनोरञ्जनको प्रयोग हुन्छ र त्यसले पनि गाउँ घरमा कोही नयाँ राम्रो गाउने नयाँ नाच्ने मान्छेहरू छ भने तिनीहरू बाहिर निस्किनु सक्छ र तिनीहरूले पनि फाइदा उठाउनु सक्छ उन्नति नै उन्नति